अहिले त अब आफूलाई मनपरेको कुरा चाहिँ म आफै पकाएर खान्छु नभए अब छोरीले पकाएर दिन्छ हो र म त अब दिउँसो पनि नाता नातिहरूसँग स्कूल जान्छु आउँछु अब छोरीले जे पकाउँछ त्यही खान्छु आफूलाई खानु इच्छा लागेको चाहिँ म आफ्नो हातले पकाएर खान्छु नभए छोरीले पकाएर दिन्छ हो र अब आफूले मनपरेको कुरा चाहिँ अब आफै पकाएर खा भन्छ हो पकाऊ खाऊ भन्छ मैले आफूले मनपरेको चाहिँ म पकाउँछु र अब खान्छु नभए छोरीले पकाउँछे खान खान्छौँ दिन्छ हो र अब फर्सीहरू इस्कुसहरूको सब्जी छ कोपीहरू जे छ अब छोरीले पकाउँछे त्यही खान्छौँ कोही कोही बेला चाहिँ अब म आलु पोलेर उसिनेर खाऊँ भन्छु र खान्छु हो र अब कोही कोही बेला स्कुलबाट आएर कोही बेला चिउरा खान्छु कोही बेला मकै भुटिखान्छु आफू खानु इच्छा लागेको चाहिँ म आफै गरेर खान्छु नभए छोरीले नै अब गरेर दिन्छ मिठो मसिनो जस्तो पनि छ छोरीले पकाएर दिन्छ आफूले रुचेको मात्र म आफ्नो हातले पकाएर खान्छु छोरीकै इच्छाले अब अरू बेला चाहिँ जे पकाउँछे त्यही खान्छौँ हो र आफूले अब रुचेकोहरू चाहिँ म छोरीलाई पकाउनु लगाउँदिनँ आफै पकाउँछु खान्छु र बसिरहेको छु म त